हेलो राजेश भाइ म यता दिदी बोलेको हौ मिसन गेटबाट कि अनि त तपाईँको के तपाईँ अहिले दोकानमै हुनुहुन्छ अनि त त्यही भएर चाहिँ म तपाईँलाई एउटा सप दोकानमा अब जस्तै अर्डर गरूँ भनेको के त्यसमा चाहिँ पाँच किलो पाकेटको चाहिँ एक सय केजी चाहिएको थियो त्यसमा चाहिँ तपाईँले के मलाई अलिकति छुट दिनु सक्नुहुन्छ त्यसमा चाहिँ अब मैले पनि त अब यहाँ ल्याएर अलिकति बिक्रीहरू गर्नुपर्छ है अनि त तपाईँले अब छुट दिनुहुन्छ भाइ अनि त त्यो दिनुभयो भने चाहिँ मलाई अब यता राम्रो पनि हुन्थ्यो है अनि त त्यसकारणले चाहिँ मैले तपाईँलाई अलिकति फोन गरेर माफ गर मार्फत चाहिँ बताएको त्यो चाहिँ अब कहिलेसम्मन् चाहिँ अब तपाईँले मलाई ल्याइदिनु हुन्छ है त्यसको लागि चाहिँ म तपाईँसँग फेरि फेरि बात मार्छु है भाइ अनि त अरू समानहरू पनि थुप्रै मगाउनुपर्छ त्यसमा चाहिँ मलाई छुट चाहिँ कति दिनुहुन्छ त्यसको लागि चाहिँ अब अरू समानहरू अब जस्तै मलाई साबुनहरू कतिवटा त्यस्तो चिजहरू पनि चाहिरहेको छ अनि त तपाईँले त्यसमा छुट दिनुभयो भने चाहिँ राम्रो हुन्थ्यो भनेर चाहिँ भाइलाई सोधेको है अनि त त्यसमा चाहिँ तपाईँले अब मलाई कति पठाइदिनुहुन्छ कहिले पठाइदिनुहुन्छ राजेश भाइ त्यो चाहिँ अलिकति मलाई कन्फर्मेसन दिनुहोस् हो अनि सधै के रे तपाईँकै दोकानबाट म ल्याउँछु तपाईँले मलाई छुट दिनुभयो भने अरू मेरो साथीभाइला पनि भन्छु यो दोकानबाट तपाईँले यसरी सेल गर्दिनुहोस् है तपाईँले राम्रो हुन्छ म भन्छु है अनि भाइ अलिकति त्यो तपाईँले मलाई विचार गरेर चाहिँ पठाइदिनुहोस् त्यसमा कतिवटा समानहरू अझै म ल्याउँछु भनेर चाहि तपाईँलाई भन्दैछु अनि त त्यसकारणले चाहिँ म तपाईँलाई यसरी सोधिरहेछु भाइ अनि त अरू केही अब थुप्रै थुप्रै समानहरू पनि छ मेरो दोकानमा चाहिने तपाईँको दोकानमा छ भने म त्यहीँबाट तपाईंलाई इन्फर्म गरेर चाहिँ मगाइदिन्छु तर मलाई चाहिँ त्यहाँनिर चाहिँ अलिकति घटाइ चाहिँ दिनुहोस् है मेरो बहिनीहरू कतिजना उनीहरू त्यही दोकानबाट चाहिँ अब सेल गर्नु भनेर आउँछन् त्यसकारण चाहिँ तपाईँको दोकानमा अब हामी आएर चाहिँ त्यहाँ लिनुलाई चाहिँ तयार छौँ अलिकति घटाइदिनुहोस् है त्यसमा कति छुट दिनुहुन्छ भाइ हामीलाई तपाईँले